हेलो ए म ग्रोसरी दोकान छ है तपाईँको तपाईँको दोकानमा के के पाउँछ होइन आँटा चामल दाल यो सबै ग्रोसरी आइटम्स सबै पाउँछ ए अन्त रिटेल रिटेल होल्सेलमा चाहिँ पाउँदैन मिलाएर दिनुहुन्छ है अन्त तपाईँको आ चामल चाहिँ कुन कुन प्रकारको छ तपाईँको दोकानमा कतिवटा बिर्यानी राइस छ भेराइटी छ है बासमतीको दाम केआरटी केआरटीको दाम चाहिँ कति हो

यो ए तिस केजीको बोरा हुन्छ नि एक बस्ता त्यसको कति दाम छब्बिस केजीको कसरी हुन्छ खर्च हजुर हजुर इलेभेन फिफ्टीमा दिनुहुन्छ अन्त चिनीहरू दालहरू कसरी पर्छ दालहरू आँटा दालहरू कसरी हो

प्याकेटको चिनी चिनी चाहिँ कसरी पऱ्यो महँगो पर्छ है कसरी फिफ्टी रुपिस केजीको ए अन्त त्यो तपाईँले के थुप्रो सामान लियो भने चाहिँ डेलिभरी फ्री गर्नुहुन्छ कि आफै लिएर आउनुपर्छ मैले

फ्री फ्री डेलिभरी गरिदिनुहुन्छ ए अन्त तपाईँको सोयाबिनहरू छ लिस्ट लिस्ट बनाएर पठाएपछि तपाईँले टाइम लाग्छ है अन्त यो तेलहरू छ तेलहरू तेलहरू कुन चाहिँ कुन चाहिँ तेल छ कुन चाहिँ कुन चाहिँ कम्पनीको छ सनफ्लावर फर्च्युन ए गोकुलहरू सबभन्दा महँगो चाहिँ कुन चाहिँ हो कच्चीखानी फर्च्युनको ए त्यो चाहिँ महँगो छ है अन्त बिस्किट्सहरू पनि त छ होला नि तपाईँकोमा होइन भुजियाहरू सबै आइस्क्रिमहरू पनि छ है ए अन्त सब्जीहरू त तपाईँको राख्नु हुँदैन होला सब्जीहरू सब्जीहरू चाहिँ राख्नु हुँदैन है ए अन्त तपाईँले ल्याइदिँदाखेरि चाहिँ कुन चाहिँ गाडीमा कस्तो टोटोमा ल्याइदिनु हुन्छ कि रिक्सामा कि के गरेर ल्याइदिने त तपाईँको टाटा टाटा गाडी छ ए त्यसमै ल्याइदिनु हुन्छ कति बजिसम्म दोकान तपाईँको दोकान कति कति बजीदेखि खुल्ला हुन्छ बिहान दस बजी खोल्नु बेलुका सात बजीसम्म सनडे चाहिँ

सनडे चाहिँ बन्द हुन्छ है हाँ हेलो मलाई मलाई एकदुई दिनमा म तपाईँलाई भन्छु नि ए हुन्छ हुन्छ हन्छ हुन्छ ल म तपाईँलाई फोन गरेर भन्छु नि ल ल हुन्छ हुन्छ पठाइदिन्छु हुन्छ हुन्छ धन्यवाद